स्वस्थ जानवरको लागि यो गाई पालन जुन छ गाईहरू जस्तो कुनै बिमारी छ छैन भनेर जानकारी लिनको लागि भने अब गाई यदि राम्रो छ भने अब घाँसहरू खान वा दानाहरू खान वा कुनै पानी खान राम्ररी खान्छ अगर गाईलाई कोही बिमारी छ भने त्यसले दाना पनि राम्ररी खाँदैन घाँस पनि राम्ररी खाँदैन पानी त खाँदै खाँदैन हेर्दै हेर्दैन र गाईको भुँडी पनि अलि फुल्लिएको जस्तो भइरहन्छ अरू कति प्रकार जानवरको सुक्तै जान्छ शरीर पनि सुक्तै जान्छ अरू केही चिज खान मान्दैन र त्यसमा हामीहरू पनि कति प्रकार कोसिस गर्छौँ र बुढोपाकोहरूलाई पनि सोध्छौँ वा बुढोपाकोले के ज्ञान दिनुहुन्छ त्यो सोधेर हामी त्यो काम गर्छौँ र त्यसका लागि त्यसको औषधी गर्छौँ त्यसबाट पनि भएन भने हामीले डक्टरपट्टि जान्छौँ डक्टरलाई सोध्छौँ देखाउँछौँ त्यसको के औषधी भन्छन् त्यो औषधीहरू दिएर त्यसको स्वास्थ्य ठिकमा ल्याउने कोसिस हामीहरू गर्छौँ जानवरको लागि गाई बाख्र गाई भयो बाख्रा भयो कुखुरा भयो हाँस भयो यिनीहरू कुने पनि पशुपक्षी हाम्रो पाल्दाखेरि त्यसलाई त्यो हिसाबले हेर्छौँ के खाँदैछ के गर्दैछ कसरी गर्छ खान्छ या खाँदैन त्यो हाम्रो त्यसको हेरविचार गर्दै लान्छौँ